ए हजुर तपाईँ प्लम्बर दाजु बोल्नु भएको ए सुन्नु होस् न तपाईँले अस्ति हाम्रो घरको टोयलेटको त्यो पाइप बनाइदिनु भएको थियो नि त्यो पानी आउने हजुर हेर्नु होस् न फेरि त्यो पानी लिक भएर नि टोयलेटभरि भइरहेको छ हेर्नु होस् न मान्छे जानु मान्छे जानु कस्तो साह्रो परिसकेको छ तपाईँले कस्तो बनाइदिनु भयो हेर्नु होस् न ए हजुर हजुर होइन हेर्नु होस् न यो पानी हजुर हजुर त्यो पानीले गर्दाखेरि हेर्नु होस् न तपाईँले के टोयलेट सँग सँगै किचनको बनाइदिनु भएको थियो किचनको पनि हेर्नु त्यो सबै मुनि माथि सबै पानी पानी भइरहेको छ त्यो क त्यो कल त हामीले चलाउनै हुँदैन कस्तो पानी सबै लिक भएर भुइँभरि भइसक्यो हाम्रो सामानहरू पनि भत्किसक्यो बिग्रिसक्यो त्यो डैम्प भएर हेर्नु न चिसो लागिसक्यो हो दुई दिनमै त्यस्तो भइसक्यो के बनाइदिनु भयो हजुर हजुर हजुर हजुर हेर्नु होस् न अब त्यतिखेर तपाईँले त अब हजुर हजुर हजुर हजुर हजुर त्यही त आएर एक पल्ट हेरिदिनु होस् न है अब तपाईँले त्यतिखेर त राम्रो छ एकदम त्यतिखेर खोल्दा त ठिकै थियो तर अब तपाईँ गइसके पछि बेलुका चलाउँदैखेरि अब फेरि त्यस्तै भयो के अन्त अब लिक भएर सबै निस्क्यो अन्त कि अब एक पल्ट आएर हेरिदिनु होस् न हजुर यतातिरको ठिकै छ तर मेन चाहिँ जुन चाहिँ त्यो खोल्ने हुन्छ त्यसमा चाहिँ अलिकति लिक भएछ अनि बाथरूमको पनि त्यस्तै भएको छ दुइवटैको त्यस्तै भएको छ हो तपाईँको त्यो मेनमा चाहिँ तपाईँले अब खै कसरी जोडिदिनु भयो त्यो मेन जुन चाहिँ त्यो जोडिने जगामा चाहिँ तपाईँको अलिकति बिग्रेको जस्तो लाग्यो मलाई यसो आएर हेरिदिनु होस् हो ए हजुर मैले देब्रेपट्टिको कुरा गरेको तपाईँको

हजुर हजुर होइन होइन नि अब तपाईँले पनि राम्रो गरिदिनु भयो भने त हामी पनि अब खुसी हुन्छौँ नि अब त्यही अब अब पहिलाको जस्तो चाहिँ नगरिदिनु होस् आएर अब चाहिँ राम्रो गरिदिनु होस् हो फेरि घरी घरी हामीलाई नि दुःख हुन्छ अब यस्तो भयो भने तपाईँलाई दुःख हुन्छ फेरि हजुर हजुर ए भइहाल्छ नि त्यो त त्यो तपाईँले टेन्सन नलिनु होस् हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ